के तपाईँले लेख्न चाहनुभएको केही विषयहरू छन् तर त्यसप्रति तपाईँ आशङ्कित हुनुहुन्छ किनकि त्यहाँ कुनै संवेदनशील विषयहरू छन् जो तपाईँलाई लाग्छ कि भारतमा वर्जित छन् भनेर प्रश्न गर्नुभएको छ होइन यस विषयमा त मेरो भन्नु पर्ने केही छैन होइन र अहिलेको जुन युवा पिँढीहरू बारेमा केही भन्नु मन छ अब लेख्नु त म होइन त्यति नसके पनि होइन अहिलेको जो युवाहरूलाई नानीहरूलाई हामीले जुन सोसियल मिडियामा धेरै आकर्षित गरिरहेको छौँ होइन अनि सानो सानो नानीहरू जो हामी देखा सेखी गर्छौँ धेरै त हामी टिकटकबाट हेरेर या इन्सटाग्रामबाट हेरेर एक्टरहरूको फलो गर्छौँ होइन अहिलेको साधारण जनताले यस विषयमा प्यारेन्टस् गार्जेनहरूले होइन धेरै रुचि लिइरहेको छ उनीहरू अब एक्टरहरू जो करोडपति बिजिनेसमेनहरूले जे नानीहरूलाई गर्छन् र त्यो देखा सेखी गर्ने अहिले धेरै साधारण जनताहरूले देखा सेखी गरेर आफ्नो जीवनमा उतारी राखेको छ होइन त्यसलाई चाहिँ कम गर्नु पर्छ किनभने अब नानीहरू अहिले जो सोसियल मिडियामा मोबाइलप्रति धेर धेर धेर आकर्षित भएको कारण उनीहरूले होइन उनीहरूको भविष्य चाहिँ अब भविष्य सोचनीय अवस्थामा पुगेको छ किनभने अहिले नानीहरू अब हामी बाहिर खेलाउदैनौँ उनीहरूलाई खेल्ने है टाइम दिँदैन प्यारेन्ट्सहरू पनि अलिकति टाइम भयो भने मोबाइल चलाउँछ होइन त्यस्तो प्यारेन्ट्सहरू पनि छन् सबै त म भन्न सक्दिनँ केही मात्रामा त्यस्तो प्यारेन्ट्सहरू पनि नानीहरूलाई हामी टाइम दिँदैन र नानीहरूले सोसियल मिडियाको कारण राम्रो कुरा पनि सिक्छन् नराम्रा कुरा पनि सिक्छन् र उनीहरू पढाइको क्षेत्रमा कम हुँदै गएको छन्